हेलो ए हजुर दाजु तपाईँ हङ्ग्री क्याफेबाट बोल्नु भएको है ए हजुर होइन भर्खरै मैले तपाईँको क्याफेबाट कफी खाएर गएको थिएँ कि हजुर एकदमै दामी लाग्यो है मलाई मिठो लाग्यो अन्त त्यहाँ तपाईँको जुन काम गर्नेहरूले सर्विसहरू एकदमै राम्रो दियो है मलाई एकदमै खुसी लाग्यो अन्त तपाईँको तपाईँले चाहिँ जुन यो क्याफे चाहिँ कहिलेदेखि खोल्नु भएको होला

हजुर हजुर आउँछु है अन्त तपाईँको त्यहाँनिर अब मेन उयो चाहिँ के चाहिँं होला अब तपाईँको हुन्छ नि फेमस टी ड्रिन्कहरू चाहिँ के चाहिँ होला हजुर हजुर हजुर मलाई त एकदमै खुसी लाग्यो है अब जुन त्यो तपाईँहरूको त्यो सर्विस आम्मा है नाम तपाईँको जुन यो क्याफे क्याफेको नाम राख्नु भएको छ हङ्ग्री क्याफे है एकदमै मिठो लाग्यो है अब नामै सुन्दाखेरि है झन् जानु जानु मन लाग्ने है गएर अब त्यस्तो त्यस्तै सोच आयो है एकदमै दामी लाग्यो मलाई हो तपाईँको जुन त्यो सर्विसहरू है मिठो ए मिठो बोली दिने है हजुर हजुर हजुर हजुर हजुर होइन त्यस्तो प्रब्लम त केही भएको छैन है हुन्छ हुन्छ ह्याभ अ गुड डे सर हुन्छ हुन्छ हुन्छ